हेलो ओ दिपु के छ हौ अन्त पोजिसन सुतिरहने तिमी औ सुन न एउटा कुरा कि के भने नि त्यो अस्ति हामीले जुत्ता हेरेको थियो नि तिमी र मैले क्या थाहा छ अँ त्यहाँमाथि मेन रोडमा क्या त्यस्तै जुत्ता चाहिँ मेले अनलाइनमा भेटेँ कि अन्त मैले मगाइ दिएँ आलिक हो मगाएँ साइजको पाएँ मैले थाहै छ नि अनलाइनमा तिमीलाई होइन अलिकिति मिल्छ नि त अन्त त्यो हौ अस्ति हामीले हेरेको जुत्ता ए तिमी कहाँ छौ मान्छे मेन रोडमा हेरेँ नि हौ हामीले त्यो क्या हो त्यो दाजु भाइहरूको दोकान छ नि त्यहाँ अँ त्यो दुईजनाको दोकान हामीले यतापट्टि आएर हेरेन मजाको थियो नि एउटा जुत्ता तिमीले पनि मन परायौ मैले पनि मन पराएँ अँ अहिले पो सम्झिएछ् तिमीले हेर हो त्यही जुत्ता चाहिँ क्या म यसो मोबाइल हेर्दै थिएँ नि त बिहान होइन हेर्दै गर्दा चाहिँ मिन्त्रमा यसो हेरेको त त्यो जुत्ता रहेछ फेरि डाउ ट भयो म त हो कि होइन भनेर टक्कै यसो खोलेर हेरेको त पक्का त्यही जुत्ता रहेछ हो

प्राइज त्यही त त्यो मान्छेले भनेको सेम थियो तर आलिक कम्तीमा थियो अफरमा चलिरहेको रहेछ हो अन्त मैले मगाएको छु अन्त आयो होइन आयो मेरोमा तिमीलाई भनेको थिइनँ मैले आएर चाहिँ तिमीलाई पनि भन्नु पर्यो भनेर सोचेको थिएँ है र आएछ जुत्ता हो अन्त यसो हेरेँ जुत्ता अब आएर अब अनलाइनको सबैले अब राम्रो हुँदैन भन्दैथ्यो हो तर मैले यसो हेरेँ है जुत्ता त मलाई दामी लाग्यो लाइट रहेछ है त्यहाँको त्यो पनि लाइटै थियो सेम टु सेम जुत्ता रहेछ है त्यसको त्यो सोलहरू पनि दामी नभए त कतिवटा त ठ्याक ठ्याक बज्नेहरू हुन्छ नि त होइन सोलहरू ठ्याक ठ्याक बज्ने हुन्छ त्यहाँदेखि त्यो सोल पुनि दामी नरम थियो रबरको रहेछ है अन्त त्यसकोभित्र इनर सोलहरू पनि मजाको अब न्याम न्यान भएको है कम्फोर्टेबल छ एकदम है त्यसको चाहिँ मलाई त्यो हुन्छ नि त्यो लेस दामी लाग्यो अहिले नयाँ स्टाइल निस्किएको छ नि लेस त्यो चाहिँ दामी रहेछ हौ त्यो मन पऱ्यो है तिमीले पनि हेऱ्यौ नि त्यस्तै त्यो हो दामी छ है अँ अन्त के मलाई त मन पर्यो मैले त मगाइदिऊँ तिम्रो लागि पनि अन्त

ए ल ल हेर न अन्त त्यो है अन्त मलाई चाहिँ मन पर्यो त्यो जुत्ता है तिमीलाई के कस्तो हुन्छ है दामी छ है त्यो जुत्ताको त्यो सोल पनि दामी छ भित्रको इनर पनि राम्रो छ लेस दामी छ कलर पनि अब डिफरेन्ट डिफरेन्ट त्यहाँ त एउटै कलर मात्रै थियो नि त है यहाँनिर तिनवटा कलर रहेछ एउटा ब्ल्याक रहेछ एउटा वाइट रहेछ एउटा रेडमा थियो हो मैले चाहिँ ब्ल्याकमा मगाएँ रेड पनि छ व्हाइट पनि छ मगाउँछौ साइज एभाइलेबल रहेछ है तिम्रो लागि पनि हुन्छ साइज ल म तिमीलाई लिङ्क पठाउँछु कि त्यो हेर न मलाई मन पर्यो है